हाम्रो क्षेत्रमा रहेको पारम्परिक खेलकुदको विषय भन्नुपर्दाखेरि फुटबल अनि प्रायः भलिबल चाहिँ हाम्रो क्षेत्रमा धेरै मात्रामा खेलिन्छ र यसमा भलिबलभन्दा पनि फुटबल चाहिँ म कोही कोही बेला यसको निम्ति चाहिँ म उत्रिने गर्दछु